हेलो सुन्नुहोस् त मैले अस्ती तपाईँकोबाट लिएको कुर्ती थियो नी त्यो कुर्तीको पुरा कलरहरू पनि मैले धुएँ एकपल्टमै त्यसको कलर डल्लै निस्कियो हो अनि त्यो भएर चाहिँ मलाई यो कुर्ती चाहिँ एकदमै मन परेन यसको क्वालिटी चाहिँ हो प्लस यो कुर्तीको यो जुन चाहिँ साइज अब मैले मिडियम साइज मगाएको थिए तर मलाई साइज पनि भएन मलाई एकदमै अनकम्फोर्टेबल भयो है अन्त सबैजनाले एक दमै यो कुर्ता चाहिँ मन पनि पराएन यसको क्वालिटी पनि एकदमै घटिया आएको छ हो अन्त मैले चाहिँ एकदमै राम्रो खालको क्वालिटी होला कलर होला भनेर सोचेको थिएँ तर एकदमै राम्रो छैन रहेछ यसको क्वालिटी पनि हो धुँदाखेरि पनि प्रा मेरो त्यो बबल्सहरू पनि निस्कियो यो कुर्तीबाट त्यही भएर चाहिँ मलाई एकदमै मन परेन यो कुर्ती र यसको साइज पनि राम्रो लागेन कलर पनि राम्रो लागेन मलाई प्लस यसको क्वालिटी पनि मलाई एकदमै राम्रो लागेन